हाम्मर अथवा मार्तोल विभिन्न प्रकारका हुन्छन् जस्तै ढुङ्गा फुटाउने मार्तोल फलाम कुट्ने मार्तोल काँटी ठोक्ने मार्तोल काठ ठोक्ने मार्तोल मार्तोल सानो ठुलो विभिन्न प्रकारको थुप्रै किसिमको मार्तोल पाइन्छ काँटी ठोक्ने मार्तोल पनि धेरै प्रकारको हुन्छन् सानो काँटी ठोक्ने मार्तोल सानै हुन्छ भने ठुलो काँटी ठोक्ने मार्तोल ठुलो नै हुन हुनुपर्छ तर बजारमा विभिन्न किसिमका फलामबाट बनेका मार्तोल पाइन्छ तर राम्रो शद्ध फलामबाट बनेको मार्तोल मात्र किन्नपर्छ कडा फलामबाट बनाएका मार्तोल पक्का र राम्रो टिकाउ हुन्छ नर्मल फलामबाट बनेका मार्तोल त्यति राम्रो हुँदैन राम्रो कम्पनीबाट बनाएका मार्तोल मात्र बजारमा किन्नुपर्छ नर्मल फलामबाट कम्पनीले बनाएको मार्तोल राम्रो काम गर्दैन त्यसर्थ मार्तोल किन्दा सोचेर हेरेर किन्नुपर्छ मैले काँटी ठेक्ने मार्तोल बजारबाट किनेर ल्याएको थिएँ तर त्यो मार्तोलले राम्रोसँग काम गर्न सकेन मार्तोल राम्रो कम्पनीले बनाएको साथै राम्रो फलामबाट बनाएको मार्तोल अथवा हाम्मर लिएर चलाउनु पर्छ